ओइ सलो दिदी मैले अस्ति क्या कन्डिसनर किनेको थिएँ नि तँ र म गएर हौ त्यो चाहिँ यस्तो रहेछ कि मैले लगाएँ होइन त्यही दिन ल्याएर चलाएँ मजाले उयो गरेको थिएँ नि त कपाललाई मजाले के भन्छ तेलहरूले मजाले लगाएको थिएँ अब चाहिँ कन्डिसनरले धुन्छु भनेर चाहिँ मजाले सोचेको थिएँ कि त्यो अस्ति तँ र म गएर किनेको थिएँ नि कन्डिसनर त्यो चाहिँ कस्तो रहेछ भने ए लगाएँ होइन एकपल्ट लगाएँ कि ओइ कस्तो बेसी उयो झरेको भन् न के भन्छ डल्लै कपाल झरेर होइन अहिले त चिन्डी हुनु आँटिसकेको छु मैले लगाएँ त्यहाँबाट मैले आमालाई दिए होइन आमाले लगाउनु आमालाई दि मैले लगाए त्यही दिन आमाले पनि लगाउनु भयो मैले दिएको थिइनँ होइन आमाले दे न म पनि लगाउँछु मैले पनि कपल तेल लगाएको छु भन्नु भयो अन्त आमालाई दिएको कस्तो झरेको भन् त अन्त फेरि तँ अब चाहिँ म चाहिँ दिदीहरूलाई भने होइन यस्तो यस्तो भयो के गर्नु यस्तो यस्तो चिन्डे हुनु आँटिसके यस्तो यस्तो भन्दै भने होइन अनि एकपल्ट लगाएँ कन्डिसनर एकपल्ट मात्रै लगाएको थिएँ कत्ति बेसी कपाल झऱ्यो होइन अनि त्यहाँबाट चाहिँ त्यो दिन आमाले पनि लगायो अनि त्यहाँबाट चाहिँ आमाले भन्यो क के दिएको ओइ मलाई यस्तो यस्तो कन्डिसनरहरू चाहिँ मैले त राम्रो होला भनेर लगाएको के के ल्याएर आइस यस्तो यस्तो भन्दै आमाकोबाट अझै मैले गाली खाएँ होइन मैले त अब ठुलो बट्टाकै किनेको थिएँ नि त अब राम्रो होला भनेर चाहिँ अनि त्यहाँबाट त्यस्तो के के के भन्दै आमाकोबाट पनि गाली खाए अनि त्यहाँबाट चाहिँ अनि दिदीलाई कल गरेर सोधेँ होइन यस्तो यस्तो भयो यो कन्डिसनर लगाएर त अँ अँ किन लगाएको त यस्तो यस्तो यो क यस्तो कन्डिसनरहरूले यस्तै हुन्छ मलाई पनि अस्ति एकपल्ट ट्राई गरेको थिएँ यस्तै भयो कन्डिसनरले यस्तो यस्तो भन्दै भन्नुभयो होइन अन्त त्यहाँबाट चाहिँ अनि आमाले चाहिँ आमाले त अझै गाली मलाई नै गऱ्यो होइन मलाई यस्तो के कन्डिसनर किन दिइस् के गरिस् यस्तो यस्तो भनेर अनि त्यहाँबाट चाहिँ अब हेर न के गर्नु गर्नु चिन्डी हुनु आँटिसके कन्डिसनर त्यो कन्डिसनर लगाएर चाहिँ होइन अन्त के ऊ योलाई भनेको अब दोकानमा गएर त्यो त रिटर्न त गर्नु सक्दिन म त्यही लागि चाहिँ फर्काउनु त सक्दिन त्यही लागि चाहिँ अब के गर्नु त्यो कन्डिसनर होइन अनि त्यहाँबाट चाहिँ मैले चाहिँ एकपल्ट गएर सोध्छु दोकानमै गएर सोध्छु के के खालके कन्डिसनर रहेछ यस्तो यस्तो भनेर भनेर चाहिँ म दोकान पनि गएँ अनि सो अनि सोधेँ मैले त्यो दोकानको मान्छेलाई यस्तो यस्तो यो कन्डिसनर त यस्तो यस्तो भएको रहेछ कि डेट एक्सपायर भएको दिनु भएको छ मलाई यस्तो यस्तो भन्दै भने होइन अन्त होइन यस्तो यस्तो भरे हेर्दाखेरि त नि डेटै एक्सपायर भएको रहेछ होइन अनि त्यहाँबाट चाहिँ मैले त्यो दोकानदारलाई पनि अब त्यो एक्सपायर भएको त दिनु हुँदैन नि त पहिला हेरेर त दिनुपर्छ भनोको थिएँ मैले उल्टा दोकानदारलाई पनि कराएँ होइन अनि त्यहाँबाट चाहिँ अब उनीहरूको पनि बिचाराहरूको त गल्ती त होइन होइन अब उनीहरूले के रा किनेर राखेको त माल त उनीहरूलाई बिक्री नै गर्नु छ त्यही लागि दिएको होला यस्तो सोचे अन्त भन्यो कि तिमीलाई रिटर्न गर न त तिमी अर्को अर्को कन्डिसनर लग यो कन्डिसनर छोडिदेऊ भन्यो होइन होस् अब म कन्डिसनर युज गर्दिन मैले एकपल्ट गरिहाले अब चाहिँ गर्दिन यो दोका यो अब चाहिँ कन्डिसनर युज गर्दिन भने मलाई त्यो कन्डिसनर चाहिँ एकदमै मनपरेन